हजुर म मेरो प्राथमिक है प्राइमरी चाहिँ मैले आफ्नै गाउँबाट गरेको हो अप्पर बर्मेक प्राइमरी स्कुल र त्यसपछि मैले हायर सेकेन्ड्री चाहिँ हाफ सिक्सटिन माइल पागङगुम्बा हायर सेकेन्ड्री स्कुलबाट लिएको हो र अब साथीहरूसँग चाहिँ मेरो स्मरणीय दिनहरू चाहिँ अब अब क्लास फाइभदेखिको नै अब छ धेरै नै र टिचर्सहरूसँग पनि त्यस्तै राम्रै छ स्मरणीय दिनहरू र अब आउने दिनहरूमा पनि अब स्कुलको अब जुन स्मरणीय दिनहरू चाहिँ मलाई धेरै नै आइरहने छ र अब म अब कलेज गएपछि है कलेज गएपछि पनि म स्कुल आई नै रहन्छु किनकि अब स्कुल नै अब मेरो लागि प्यारो थियो प्यारो छ पनि र अब म चाहिँ पछि ठुलो भएर केही स्कुलको लागि गर्नेछु अनि है अब त्यो दिनहरू र सरहरूले पढाएको टिचर्सले पढाएको है हामीलाई धेरै याद आउँनेछ र उहाँहरूले जुन कुरा हामीलाई सानोदेखि पढाउँदै आएको त्यो कुराहरू जीवनमा हामी ठुलो कुरा दिनुभएको छ ठुलो ज्ञान र त्यो कुरालाई नै म अब लिएर जानेछु र पछि र मैले पनि म पनि त्यही कुरालाई आउने दिनहरूमा कसै स्टुडेन्ट या नानीहरूलाई पनि सिकाउने छु